हजुर हजुर के सल्लाह थियो होला भन्नुहोस् कहाँ जानु पिकनिक खानु हुन्छ मुक्ति पुलमा मुर्ति खोला हजुर कहिले जानुहुने गाडी त पल्लो घरको लानुपर्छ होला मनोजको कुन चाहिँ लानु त अरू कुन चाहिँ लानु त खोजौँ न त अब सोधखोज गरौँ चिकनहरू के के हुन्छ लानुपर्छ हेरेर यसपालि त बस्तीको खाउँ होइन उम् ल ल साथीहरू को को लानु पर्ने हौ साँच्ची भनेपछि भेज के लानुपर्ने भेरा सब्जी के लानुपर्ने सब्जीहरू चाहिँ के लानुपर्ने भेजको लागि ए त्यसो भए हुन्छ भरे आउँछु नि ल तिम्रोमा म